विशेष गरेर है अहिलेको यो युगमा प्राविधिक युग हो यो र यसमा सामाजिक सञ्जालको ठुलो भूमिका छ है सामाजिक सञ्जालले निकै ठुलो के रे कुनै पनि उत् सम सामाजिक राजनैतिक है के रे उतारचढाउ ल्याउनुमा आर्थिक जे नै होस् त्यो उतारचढाउ ल्याउनुमा चाहिँ सामाजिक सञ्जालको निकै ठुलो भूमिका प्रभाव यसको छ अहिले है यसलाई हामीले नकार्न सक्दैनौँ र विशेष गरेर यो जुन चाहिँ ट्रोलिङ गर्ने अब यसको राम्रो पक्ष पनि छ नराम्रो पक्ष पनि छ यदि कुनै व्यक्तिले नराम्रो कुरा गरेको छ छ त्यो विषयलाई लिएर उसले अब भ्रष्टाचारी हो भने उसलाई ट्रोल गर्छ भने त्यो के रे सही हो जस्तो नै मलाई लाग्छ तर अब के रे तर अब कहिले काहीँ चाहिँ अब त्यसको चाहिँ तर राम्रो छानबिन हुनुपर्छ यो नहोस् कि एउटा अब इमान्दार मान्छेलाई है एउटा शङ्काको उसमा मात्रै उसलाई ट्रोलिङ गरेर चाहिँ उसलाई मानसिक यातना दिने काम अब नहोस् यो सामाजिक सञ्जालहरूको अब राम्रो पक्ष नराम्रो पक्षहरू चाहिँ अब दुइटै छ र यसलाई चाहिँ अब राम्रोको लागि नै हामीले चाहिँ यसलाई चाहिँ प्रयोगमा ल्याउनु पर्छ र यसको नराम्रो पक्षहरूलाई चाहिँ हामीले के रे नकार्नु पर्छ है यो त्यो चाहिँ गर्नु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ